हेलो हेलो म्याम तपाईँ नेहाको मम बोल्नु भएको हो ए हजुर होइन एउटा बात थियो नेहाको पढाइको रिगार्डिङ तपाईँसँग टाइम छ भने चाहिँ तपाईँ फ्री हुनुहुन्छ ए हजुर होइन यस्तो अलिकति उसको पढाइको बारेमा कुरा थियो कुरा चाहिँ के भने उसको अलिकति अब नेहा चाहिँ अलिक पहिला चाहिँ पढ्नुमा अलिकति राम्रै थियो म्याथमा स्पेसली तर अहिलेघरि चाहिँ अलिकति उसले क्लासमा चाहिँ अलिकति ध्यानहरू नदिने होइन म्याथको प्रोब्लमहरू पनि अलिकति सल्भहरू गर्नुमा अलिकति अलिकति विकहरू भएको जस्तै अन्त लाग्दैछ अन्त मैले चाहिँ के सोचेँ भन्दाखेरि चाहिँ उसलाई चाहिँ अब हाम्रो स्कुल आवर्सहरू चाहिँ सकिसकेपछि चाहिँ अलिकति फोर्ट्टी मिनटहरू जस्तै एक्स्ट्रा पढाउनु मतलब ट्युसन भनौँ न गर्नु भनेर चाहिँ मैले सोचेँ अनि यसमा चाहिँ तपाईँको चाहिँ के छ अलिकति अब तपाईँ फ्री हुनुहुन्छ भने अब तपाईँ पढाउनुहोस् अब के भन्नुहुन्छ दिनुहुन्छ कि हुँदैन अलाउ गर्नुहुन्छ कि हुँदैन त्यही भएर मैले तपाईँलाई सोध्नुको लागि कल गरेको नि हजुर हजुर हजुर हजुर

हजुर होइन पहिला त एकदम राम्रो नै थियो राम्रै स्टुडेन्ट हो अलिकति सार्प गऱ्यो भने उसले राम्रो पर्फमेन्स नै दिन्छ नेहाले तर खोइ अहिले चाहिँ अलिकति के भएको छ कुन्नि अलिकति पढाइमा त्यति ध्यान पनि दिँदैन अलिकति अत्तालिरहेको जस्तो त्यस्तो प्र खालको हन्छ अनि अलिकति घरमा चाहिँ केही भएको छ कि उसलाई भनेर नि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

ए हजुर हुन्छ हुन्छ भनेपछि म नानीलाई भोलिदेखिको राख्दा तपाईँलाई केही प्रका प्रोब्लम त हुँदैन नि ए हुन्छ हुन्छ ए हजुर हुन्छ थ्याङ्क यू यही कुरामा चाहिँ तपाईँलाई सोध्नु थियो थ्याङ्क यू सो मच